बिगत महिना मैले फ्लिपकार्टबाट अर्डर गरेर सिङ्गर कम्पनीको एउटा एलेक्ट्रोनिक क्याट्टल मगाएको थिएँ जो चलाएको हप्ता दिन भित्रमै बिग्रिन गयो जसले गर्दाखेरि मलाई सिङ्गर कम्पनीको एलेक्ट्रोनिक क्याट्टलमाथी भरोसा छैन र यो मेरो नकरात्मक सुझाउ तपाईँलाई पेस गर्दछु